हेलो हेलो सुन्दैछु त ठिकै छौ तिमीहरू फोन गर्छौ मलाई पो भन न भन्छौ त ए अस्ति अस्ति के अरे अस्ति उएसमा बजारमा देखेको थिएँ नि त के अरे पहिला पहिलो बैशाखमा पहिलो बैशाखमा आयौ देखेको थिएँ त फेरि ए मज्जा आयो होला नि न्यू इयरमा आएको थिएँ र त देखेँ त भनेको अँ आएँ आएँ आएँ आएर त देखेँ भनेको त टाढोबाट देखेँ नि त ए ए अँ अनि यसपालि दसैँको के छ त प्लान दसैँको नि योपालि के छ प्लान भनेको

ए ए कहाँ हौ अँ अँ नानीहरूलाई किनिदिनु पऱ्यो है त्यही त अँ अन्त टिका लाउनु जान्छ अन्त उता घरमा ज्वाइँको घरमा टिका लाउनु जान्छ ए अँ ए अँ सुन्दै छु त जान्छु त टिका लाउँछु उता त्यहाँदेखि अँ जान्छु जान्छु

अँ जान्छु अँ जान्छु अन्त माइत पनि जानुपर्छ हो त्यहाँदेखि दसैँ सक्ने साथ तिहार आइहाल्छ खर्चै खर्च

अँ अँ

ल ल अब भेटेर बात मारौँ न ल अँ हाल खबर ठिकै छ भेटेर दसैँमा भेटौँ न ल दसैँमा भेटेर बात मारौँ ल ल ल राखेँ ल